मैले हाम्रो किताबघरबाट हिजोअस्ति अमर न्यौपानेको सेतो धरती किताब मगाएको थिएँ र त्यो मगाएपछि त्यो मैले पढेँ त्यो एकदमै राम्रो किताब रहेछ उत्कृष्ट किताब हुन त त्यो मदन पुरस्कार विजेता पुस्तक हो भनेपछि त त्यो एकदमै उत्कृष्ट दर्जाको नै किताब हो र पनि मेरो व्यक्तिगत रूपमा भन्नपर्दा मलाई पनि एकदमै त्यो किताब मनपऱ्यो अब जसरी अब त्यसरी अमर न्यौपानेले त्यो कथावस्तु टिप्नुभएको छ अब सेतो धरती भनेर किताबको नाम राख्नुभएको छ त्यसमा चाहिँ के देखाउनुभएको छ भन्दाखेरि चाहिँ एउटा बाल विधवा एउटी सानी अब नानी जसलाई चाहिँ अब सानै उमेरमा नै बाआमाले बिहे गरिदिन्छन् आफ्नो दुलाहा चिन्दिनन् पनि उनी अथवा चिन्नसक्ने अवस्थामा पनि हुँदिनन् त्यसरी राति निद निद्रामा हुँदा नै त्यसरी सिन्दूरहरू लगाएको त्यो दृश्यहरू छ अनि जब आफ्नो बुढा अब त्यो सानो नानीको आफ्नो बुढा ऊ पनि अब पढ्न बनारस जाने यता छोरी चाहिँ फेरि म ससुरालीमै अब सासु ससुराको सेवामा नै तल्लिन रहनुपर्ने अनि लास्टमा बनारसमा त्यो वहाँको अब पतिलाई ज्वरो लागेर त्यतिकै मर्छन् अनि नानी सानोमै विधवा हुन पुग्छे अब ऊ नानीलाई पनि थाहा छैन त्यसरी जसरी उसको सिन्दूरहरू मेटाइन्छ र उसलाई सेतो लुगा लगाइन्छ उसलाई ऊ त सानो उमेरको छ र उसले त बुझ्न पनि सक्दिन कि यो चाहिँ अब के भएको हो भन्ने बुझ्दिनन् पनि र बिस्तारै बिस्तारै अब यो सेतो कात्रो लगाएपछि त अब कात्रो होइन सेतो कपडा लगाएपछि अब पछिसम्म नै अब एक विधवा भएपछि त उसले यो त्यो समाजमा त्यस्तो उसले अब अर्को बिहे गर्न पनि पाउँदिन त्यसरी नै आफ्नो जीवन त्यसरी नै अब बिताउनुपर्ने आफ्नो पतिको नै सत्यतामा बिताउनुपर्ने त्यो देखाइएको छ र त्यसै कारण किताबको नाम पनि सेतो घरती राखिएको छ अन्त अब त्यसमा अर्को पात्र पनि छन् पवित्र भन्ने जो चाहिँ अब ऊ पनि त्यसरी नै सानै उमेरमा विधवा भएकी हुन्छे तर उसले चाहिँ सबै आनन्दहरू सबै शारीरिक तृप्तिहरू भोग गर्छे र लास्टमा चाहिँ त्यो सबै त भोग गरिसकेपछि ऊ अब एकदमै डरलाग्दो साधु साधुवी पनि हुन्छे पवित्र लास्टमा गएर तर यता जो सेती सेतो धरतीमा भएको जो नायिका तारा ऊ उसले भने सत्यमै बाँचिरहन्छ पतिकै सत्यतामा बाँचिरहन्छ र तर जति नै आराधना गर्न खोज्दाखेरि पनि उसको मन त्यता नै जाँदैन किनभने ऊ अतृप्त छ उसको तिर्सना मरेकै छैन त्यो किसिमको देखाइएको छ अब एकदमै राम्रो कथावस्तु छ र भाषाशैली त अब अमर न्यौपानेको एकदमै मिठो मिठो छ सानो सानो कुराहरूलाई टक्क टक्क टिप्न उनी त्यो बुन्न सफल छन् अब प्रतिविम्बहरूको संयोजन पनि त्यस्तै राम्रो छ अनि मोटो छ उपन्यास त चार सय कति पेजको तर पनि हामीले त्यस्तो अब पढ्दाखेरि कहिले सकिने जस्तो चाहिँ हुँदैन नसकियोस् अझै होस् भन्ने लाग्छ एकदमै राम्रो छ धन्यवाद